हेलो हजुर हजुर हजुर भन्नुहोस् न बाट बोलेको म हजुर अँ मिस्त्री चाहिएको थियो अन्त के काठ चाहिँ तपाईँहरूकोमा हुन्छ छ तपाईँकोमा ए त्यसो भए अन्त तपाईँले बरू मिस्त्री लिनुभन्दा हाम्रोबाट कन्ट्याक गर्दा नि हुन्थ्यो नि अन्त हामी डल्लै बनाइदिन्छौँ काठहरू सबै म्यानेज गरेर एकैचोटि हजुर हजुर सबै काठहरू भयो त्यो साइडको तपाईँकोको त्यो प्राइमरदेखि लिएर होइन सबै त्यो लेटेस युज हुन्छ सबैहरू हामी गरिदिन्छौँ नि अन्त

कुन चाहिँ काठ काठ त अब तपाईँको अब कुन कुन चाहिँ बनाउनु हुन्छ कुकाठको नि बनिन्छ तर राम्रो हुँदैन हो अन्त अब अरू हजुर टिकको भयो टिकको पनि बनाउँदा हुन्छ सालको भयो तर अब महँगो पर्छ जति काठ चाहिँ अब दामी दामी काठ त्यति महँगो पर्छ किनकि किबीकै अब तपाईँको टिक सालहरूकै पन्ध्र सय सोह्र सय किबी गरेर परिहाल्छ हो एक किबीको अन्त आल्मिरा हजुर त्यही त आल्मिराले अब तपाईँको झन्डै क क कत्रो चाहिँ बनाउनु हुन्छ तपाईँ कति पल्लाको एक पल्ला दुई पल्ला तिन पल्ला दुई पल्लाको बनाउनु हुने दुई पल्लाको बनाउनुको लागि झन्डै तपाईँको कति दसदेखि बाह्र किबी त लाग्छ नि हौ काठ लाग्छ दस बाह्र किबी लाग्छ कि अन्त त्यसो भए एक काम गर्दा हुन्छ नि तपाईँले हाम्रोमा खासमा अहिले यहाँ टिकको बनाएको छ हो एउटा मज्जाको आल्मिरा छ टिकको बनाएको रेडिमेट छ दुई पल्लाको हजुर रेडिमेट छ एउटा बनाएको अन्त आएर तपाईँले हेर्नु पनि सक्नुहुन्छ तपाईँलाई के कसो लाग्छ अन्त हेरेर मन पर्यो भने कलर चाहिँ कस्तोे छ भने त्यो एउटा कलेजी रङ हुन्छ नि अलिकति ब्राउन ब्राउन टाइपको परेको क्या हजुर त्यस्तो कलरको छ मरुन मरुन ब्राउन मिक्स भएको अन्त त्यस्तो कलरमा छ तपाईँलाई कलर मनपरेन भने चाहिँ अब यसो आफूले बनाएको भनेको आफूले बनाएको हुन्छ त्यसले गर्दा चाहिँ हेरेर अगर मन परेन भने तपाईँले अर्डर दिनु भयो भने बनाउनु सकिन्छ तपाईँकै घरमा पनि बनाउँदा भयो हजुर हजुर डिजाइनसँग भन्दा हुन्छ नि अँ हजुर त्यही त इस्यु हुन्छ नि त कि त्यसले गर्दा बरू तपाईँको हिसाबले यसो डिजाइन भनिदिनुहोस् के कसो हाल्दिनु कसो के गरिदिनु कतिवटा तला हाल्दिनु भित्र पनि अब त्यो लकर हाल्नु नहाल्नु होइन अन्त त्यसले गर्दा त्यो हिन्टहरू जुन हुन्छ तपाईँको फोल्ड हुने त्यो पनि अलग अलग कम्पनीको हुन्छ त्योहरू भयो सबै हेरेर गर्दा हुन्छ नि त्यही गर्दा राम्रो हुन्छ तपाईँ हजुर अब बनाएको गोडरेज तपाईँको टिकको गोडरेजको झन्डै दुई पल्लाको चाहिँ अब तपाईँको छ फिट जस्तो हुन्छ छ फिट हाइटको ब्रेथ तपाईँको चार फिटको त्यतिको दुई पल्लाको चाहिँ तपाईँको लाग्छ पैतिसदेखि चालिस हजार जस्तो त्यो काठले गर्दा खासमा चाहिँ अब त्यही तपाईँले अलिक त्यस्तै काठ लगाउनु भयो भने पर्दैन हजुर डिस्काउन्ट हुन्छ अलिकति कम्ती गरिदिन्छु नि यसो अलिक त हुन्छ साह्रै चाहिँ घप्पै चाहिँ हुँदैन अलिक कम्ती चाहिँ हुन्छ तपाईँ बेस्ट हुन्छ कि आएर हेर्नुहोस् न ल एड्रेस चाहिँ यो सिलगढीमा छ मेरो त दोकान त अन्त सिलगढीको सेभोक मोडमै छ सेभोक मोडमा आएर कल गर्नु भयो भने म कसैलाई पठाइदिन्छु नि काम गर्ने मान्छेलाई हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ